अस्ति पाँच दिन अगाडि मैले एउडा पेन्ट अनलाइनमा हेरेको थिएँ होइन ओनलाइन वेबसाइटमा हेरेको थिएँ अनि मलाई धेरै राम्रो लाग्यो होइन अनि मैले अर्डर गरेको थिएँ एन्ड अस्ति एक दिन अगाडि मलाई डेलिभरी भयो त्यो अनि डेलिभर भइ सकेपछि चाहिँ प्रोडक्ट मलाई त्यस्तो खासै लागेन किनकि जस्तो अनलाइनमा देखाउँदैथ्यो त्यस्तो कलर पनि थिएन अनि त्यसपछि काइन्ड अफ कपडाको मेटेरियल पनि राम्रो थिएन अनि मैले मगाएको थियो थर्टी साइज एन्ड मिस्टेकले थर्टी टु आएको थियो आयो डेलिभर भयो अनि मलाई त्यति राम्रो पनि लागेन अनि मेरो पैसा मात्रै गयो एन्ड एन्ड प्राइज पनि धेरै हाई थियो एन्ड त्यही भएर चाहिँ मैले मगाएको एक्चुवलीमा मैले मगाएको चाहिँ अब दाम राम्रो छ भनेपछि प्रडक्ट पनि राम्रो हुन्छ भनेर मैले एक्सपेक्ट गरेर त्यो सोचेर मैले मगाएको थिएँ बट जब प्रडक्ट डेलिभर भयो प्रडक्ट एकदमै राम्रो पनि लागेन काइन्ड अफ एकदमै चिप लाग्यो सो त्यही हो